हाम्रो यहाँ गाउँमा चाहिँ के गरेर खानु भन्नु चाहिँ खेतीबारी गरेर खान्छ धान मकै रोपेर खान्छौँ काम गरेर नानीहरू पालिरहेको छ हो अन्त त्यही पनि भएन भने चाहिँ बगान पनि बगान पनि ठुलो बगान छ बगान बिचमा बन्द भएको थियो अलिअलि अहिले फेरि चल्नुथाल्यो अन्त बगानमा काम जो गएर काम गरेर नानीहरूलाई पढाइरहेको छ कसैले प्राइभेटमा प्राइभेट स्कुलमा कसैले सरकारी स्कुलमा हो अन्त के भन्छ डो अब ड्राइभरहरू पनि गरिरहेछ ड्राइभर पनि अनि के भन्छ ड्राइभर पनि गरेको छ गाडी चलाउनु टुकटुक चलाउनु अटो चलाउनु गर्छ कामहरू अन्त दोकानहरू छ दोकानहरू चलाउँछ घर घरघरमा कोही कोही बेला घरघरमा पनि चलाउँछ मोमोहरू बेच्छ चपहरू बेच्छ आलु चपहरू बेच्छ घर घरमा पनि रोडमा मेन रोडमा पनि पनि छ मेन रोडमा पनि नि छ कोही कोही बेला घर घर घरमा पनि हुन्छ दोकानहरू अन्त चलाउँछ त्यही पनि भएन भने चाहिँ फुलको बगैँचा पनि छ फुलबा फुलबारी फुलहरू बेचेर पनि घरहरू चलाउँछ नानी नानीहरूलाई चाहिँ पढाएर पढाउँछ